अब यात्रा गर्नुको कुरा हो भने यात्रा गर्नु त अब जान्छु नै जान्छु नि त्यो जानै पर्ने हो जसमा कि अब मलाई जानु मन पर्ने जग्गा चाहिँ के भने हाम्रै यो सिक्किमको माथि छाङ्गु लेक जिरो पोइन्ट बाबा धाम भन्ने जस्तो जग्गाहरू चाहिँ मलाई पुरा जानु इच्छा छ त्यहाँ चाहिँ मैले सुनेको मात्रै कुरा मात्रै जसमा कि अब अरूले भनेको सुन्दा चाहिँ मलाई पुरा मान मनमा इच्छा जागेर आएको कि यो जग्गाहरू चाहिँ म जानै पर्छ भन्ने जसमा त्यहाँ चाहिँ के छ हरे भन्दा अब यो छाङ्गु लेकहरूको त्यहाँ पाहाडहरू चाइना बोर्डरहरू साँधमा छेउमा छ हरे अब चाइना बोर्डर अब चाइना भन्ने जग्गा कहाँ हो कुन चाहिँ देश भन्ने त्यो जग्गा भन्दा चाहिँ त्यहाँ छेउमै गएर हेर्नु धेरै मज्जा आउँछ क्या जसमा कि त्यहाँ हिँउ परिरहेको त्यहाँ अब एउटा छ बाबा हरभजन भन्नु हुन्छ होइन सबले मन्दिर त्यहाँ राखेको छ त्यहाँ चाहिँ के भने अहिलेसम्म चाहिँ अब सुन्दा चाहिँ बाबा हरभजन ज्यूले चाहिँ अब अहिलेसम्म धेरै गार्ड गरेर बसिरहनु भएको छ भन्ने त्यो तथ्यहरू छ जसमा कि अहिलेसम्म अब त्यो त्योले गर्दचाहिँ कोही अब सैनिकहरू सुत्यो मात्र भने पनि अब त्यहाँ अब यसो थप्पड हिर्काएर उठाउने हौ त्यस्तो सुन्दा चाहिँ अब जानु धेरै इच्छा लाग्छ कि त्यो जग्गाहरू चाहिँ जसमा क्या त्यो जग्गाहरू चाहिँ कस्तो छ के छ अब सुन्दामै अब कस्तो हुन्छ नि त त्यहाँ जानु चाहिँ मन चाहिँ इच्छा चाहिँ त्यही भएर जाग्छ क्या यो छाङ्गु लेकको कुराहरू सुन्दा जसमा कि अब ठन्डा महिनाको समयमा अब नोभेम्बर डिसेम् डिसेम्बर जनवरीको यो समयतिर चाहिँ अब हिँउ पर्ने र त्यो लेक पनि अब पुरा जाम हुन्छ भनेर त्यो अब लेक जाम हुन्छ त्यहीमाथि हिँड्दा पनि सकिन्छ भन्ने कुरोहरू जसमा कि अब त्यो बर्खा झरीमा हिँड्नु अब धेरै नै असुविधा हुने जग्गाहरू के कस्तो छ भन्ने हो त्यही इच्छाहरू जागेर चाहिँ त्यहीकारणले त्यो जग्गाहरू चाहिँ पुरै जानु मन लाग्छ अब त्यो बाटोहरू के कस्तो हुन्छ त्यस जानुको लागि त अब तिन चार दिन लगाएर बसेर मज्जाले घुमेर आउनु त्यहाँ अहिलेसम्म हाम्रो अब बोर्डर फोर्सहरूले अब आर्मीहरूले अझैसम्म त्यहाँ अब होइन अब चाइनाको बोर्डर परेर अब त्यहाँ बसेको छ अब त्यहाँ कस्तो छ के छ हेर्नु अब त्यो इच्छा जागिराखेको छ र त्यहाँ चाहिँ जानु चाहिँ धेरै इच्छा नै छ अहिलेसम्म